म आफ्ना तस्बिरहरू विशेष त केही एपहरूबाट अपडेट गर्छु तर सामान्य केही कलरहरू मात्रै फिका भएको रङ्गहरू मात्रै फिका भएको छ भने चाहिँ म मोबाइलकै त्यो एडिटबाट मोबाइलकै सेटिङबाट एडिट गर्छु त्यहीँबाट एडिट गर्दा कतिपय काम चल्ने हुन्छ र कतिपय साह्रै फिका भएको तस्बिरहरू अथवा केही थपथाप गर्नुपर्ने छ भने पिक आर्ट्स भयो लाइट रुम भयो एडोबी भयो अहिले त एआईहरू आएका छन् हो यिनीहरूबाट एडिट गर्छु अनि गुगलबाट पनि आफ्नो फोटोको पिडिएफ बनाएर एडिट गर्नु सकिन्छ तस्बिरहरू मैले किन एडिट गर्नुपर्छ भन्दा कतिवटा कतिपय कुरामा नचाहिएका मान्छेहरू तस्बिरमा आएका हुन्छन् त्यो नचाहिएको कुनै दृश्य आएको हुन्छ आफूलाई जुन मन नपर्ने अनि हो त्यसलाई हटाउन अथवा कलरहरू रङहरू फिका आएको हुन्छ त्यो रङ्गहरूलाई मिलाउन सही गर्नको लागि नै एडिट प्रयोग गर्नुपर्ने हुन्छ